मेरो व्यक्तिगत लक्ष्य भनेको चाहिँ म विद्यार्थी हो र मलाई चाहिँ राम्रोसँग पढेर चाहिँ राम्रो शिक्षक बन्नु मन छ र मेरो आफ्नो गाउँ समाजको चाहिँ सेवा गर्नु मन छ त्यसैले गर्दा चाहिँ म राम्रोसँगले पढाइ गर्दैछु र मेरो प्रेरणाको स्रोत भनेको चाहिँ मेरो गुरुबा गुरुआमाहरू हुन् र उनीहरूबाट चाहिँ प्रेरणा लिएर म अघाडि पढ्ने क्षमता राख्छु र अघाडि बढ्दैछु